मैले एउटा अनलाइनबाट एउटा जुत्ता हे एउटा दामी देखेर मैले एउटा जुत्ता मगाएको थिएँ है अनि त्यो जुत्ता चाहिँ एकदमै हेर्दा चाहिँ एकदमै राम्रो रहेछ है तर त्यसको एकदमै राम्रो रहेछ अन्त त्यसको क्वलरहरू कलरहरू मलाई एकदमै मनपऱ्यो तर त्यसको प्रब्लम चाहिँ के रहेछ भने एकदमै सोल कडा है एकदमै हिँड्नु एकदमै लाउँदा त कम्फर्टेबलै हुने तर एकदमै हेभी है एकदमै हेभी हुदाँ रहेछ अन्त त्यहीमाथि अब अलिकति बाटोतिर अलिक स्लिपी लाग्यो मलाई चाहिँ है एकदमै त्यो चाहिँ मलाई अलिक अलिक प्रब्लम लाग्यो अनि त्यसलाई जुन चाहिँ प्रकारले त्यो अनलाइनमा देखाएको थियो त्यो त्यस्तो चाहिँ एकदमै छैन रहेछ एकदमै क्वालिटी चाहिँ त्यस्तो राम्रो चाहिँ मलाई लागेन जुन हिसाबले त्यो अनलाइनमा देखाएको थियो अन्त त्यो जुत्ता लगाएर यसो कहीँ पानीमा हिँड्यो भने अलिकति त्यसमा छिटो त्योभित्र एकदम मैला पस्ने एकदम भित्र पानी पसिहाल्ने खालको रहेछ अनि त्यस त्यो पनि मलाई एउटा प्रब्लम लाग्यो अन्त त्यो जुत्ता चाहिँ एकदम त्यो त्यो बर्खामा चाहिँ एकदमै नलगाए पनि हुने है पानी झरीमा रेनी सिजनमा है एकदम नलाउँदा पनि हुने खालको रहेछ एकदम वर्स् रहेछ है त्यसको एकदम त्यसको त्यो छालाहरू पनि त्यो उक्केर त्यो निक्लेर त्यो जाने खालको रहेछ है त्यस्तो चाहिँ त्यसको नेगेटिभ एकदमै नराम्रो त्यो चाहिँ नराम्रो रहेछ तर जुन चाहिँ हिसाबले त्यो अनलाइनमा देखाएको थियो है त्यसको एडभर्टाइजमेन्टमा देखाएको थियो त्यो हिसाबको छैन रहेछ एकदम पानीमा एकदम छिटो त्यो बिग्रिहाल्ने रहेछ तर त्यसको सोल पनि त्यो हिँड्दा हिँड्दै घिसिएर त्यो एकदम च्यात् च्यातिएर फाटेर हुँदोरहेछ है त्यो एकदमै व वर्स रहेछ त्यो एकदम त्यो प्रोडक्ट एकदमै मन परेन मलाई है तर त्यसको पोजेटिभ चाहिँ के रहेछ भन्दाखेरि त्यो लाउँदा चाहिँ कम्फर्टेबल तर एकदम हिँड्दाओर्दा चाहिँ त्यो कुद्दा मर्निङ वकतिर चाहिँ एकदम त्यो नलगाए पनि हुने एकदम त्यो चिप्लेर लडेर हुँदोरहेछ है अन्त अर्को चाहिँ के रहेछ भन्दाखेरि चाहिँ त्यसको त्यो त्यो पछाडिको त्यो उइसले चाहिँ त्यो बिटले चाहिँ त्यो पुरा खुट्टामा एकदमै घावै बनाइदिँदो रहेछ है त्यो चिप्लेर चिप्लेर एकदम त्यो घावै बनाइदिँदो रहेछ त्यसले गर्दाखेरि चाहिँ मलाई एकदमै यो प्रोडक्ट चाहिँ मलाई एकदमै वर्स लाग्यो एकदम मन परेन